औ यो पेन्ट मैले अस्ति किनेर ल्याएको थिएँ र सिलाइओरिकन लगाउँ भनेर उयो र लगाएँ पनि र लगाएर दुई दिनमै यो त मैला पनि भइहाल्यो फेरि यो कतिवटा भुवा पनि उठ्दैछ अन्त क त्यो भुवाले गर्दाखेरि मैला बेसी तान्दो रहेछ र अन्त यो पेन्ट त राम्रो क्वालिटीको त होइन रहेछ अन्त यो यस्तो खालको पेन्ट त धोइरहनु पर्ने रहेछ फेरि स्त्री पनि लाउँदा पनि त्यो भुवा उठेको ड डढेर पेन्टको कलरै अर्को अर्को देखापर्दो रहेछ र यो यस्तो खालको क्वालिटीको लुगाहरू चाहिँ किन्नु नहुने रहेछ है